अब हामी चाहिँ अब म गाउँमा अब सबैको अब लेप्चा हाम्रो एसोसिएसन उयो छ ग्रुप छ त्यसमा त अब म युथ प्रेसिडेन्ट पहिला भाइस प्रेसिडेन्ट थिएँ अहिले त बादमा युथ प्रेसिडेन्ट बनाइदिनु भएको छ मलाई अन्त त्यसमा चाहिँ मैले कुराहरूमा अब हामी केटाहरू भरिमै गरेको बिषयमा चाहिँ अब प्लास्टिकहरू नफ्याँकिदिनु बाहिरतिर होइन अब गाउँ भरिमा हामीले मेक्सिमम् अब बाँसको अब किन्न चाहिँ सकिँदैन डस्टबिन होइन अब सबै हामी सानो सानो नै छौँ अब बाँसको सबैलाई बनाउनु आउँछ होइन बाँसको जस्तो डस्टबिन बनाएर मेक्सिमम् एट्टी फाइभवटा जस्तो चाहिँ अब गाउँभरि अब बाटैपिच्छे बनाएर लगाइदिएको थियो होइन त्यसमा चाहिँ अब अब गाउँमा कतिजना बाहिरको मान्छेहरू अब उत्तापट्टि फाल्टु गाउँको मान्छेहरूले देखी सहेन रहेछ कतिवटा भत्काइदिएको थियो अन्त म चाहिँ त्यो कुरामा मलाई मन पनि दुखेको थियो होइन अब हामीले गरेको कुरा फाल्टु मान्छे लाएर कही किन उयो गरिदिनु होइन अन्त त्यसमै मैले हामीले साथीहरूको बिचमा बादमा उयो गर्दाखेरि त्यसमा मिटिङ हुँदाखेरि अन्त चाहिँ त्यतिबेला भन्यो पनि उताको बोलाइदिएर पनि दादाहरू बोलाएर पनि होइन अन्त दादाहरूले पनि भन्दै थियो त्यसमा हामी पनि हेल्प गरिदिन्छौँ अहिलेसम्म हाम्रो अब गाउँभरीमा हाम्रो एरियाभरीमा हाम्रो जति पनि पाँचवटा बस्ती छ पाँचवटा बस्तीभरीमा कचडा त अब त्यस्तो पाइँदैन होइन अब ल्यान्ड पनि एउटै छ हाम्रो गाउँदेखि माथिपट्टि एउटा जग्गा छ अब डम्पिङ एरिया छ त्यसमा चाहिँ अब त्यो एरिया खास डम्पिङ होइन त्यहाँ पनि बजारको मान्छेहरूले फ्याँकेर फ्याँकेर अहिले डम्पिङ एरिया जस्तो बनाएको छ मैला सबै त्यहाँ ल्याएर फ्याँक्छ होइन एकखेप चाहिँ त्यहाँनिर हामीले उयो गरेर के अब जेसु केस केस पनि होइन त्यस्तै अब त्यहाँनिर कम्प्लेन सम्प्लेन गरेर कम्प्लेन गरेर अब पुरै उएसलाई गरेर अब अध्यक्षलाई गरेर कम्प्लेन गरेको अब जस्तो अब पन्चायत हाउस अध्यक्षलाई कम्प्लेन गरेर त्यो भनेर त्यो गरेर चाहिँ हामीले त्यो गरेर चाहिँ हामीले उयो गरेर त्यहाँबाट चाहिँ मैला सफा गर्ने अहिले बन्द भएको छ त्यहाँबाट धेरै सफा भएको छ हाम्रो साइडहरू अनि त्यहाँको गाउँको मन्छेहरू सबै मिल्ने छ अन्त त्यही कुरा गरेर मैले त्यतिकै अब सफा सुग्घर चाहिँ त्यही हो प्लास्टिकहरू चाहिँ इम्पोर्टेन्टली नफ्याँकिदिनु त्यसमै छ